दाजु नमस्ते हजुर मैले त त्यो तपाईँकोबाट सामानहरू ल्याएँ त्यो उएस स्विचहरू पनि अन्त त्यो स्विच बोर्डहरू सबै ल्याएँ त मैले त एङ्करको भनेको थिएँ तपाईँले अर्को सामान हाल्दिनु भएछ एङ्कर त एङ्करै हो तर पनि यो त सबै मलाई त डुप्लिकेट लाग्यो है दाजु त्यो अरिजिनल एङ्करको सामान त मैले पाइनँ स्विच बोर्डहरू पनि एकदमै मैले त एउटा त्यो आइरन गर्नुको लागि मैले घरमा ट्राई गरेको ता आम्मामा स्विच बोर्डबाट त आगै निस्क्यो हजुर एकदमै डुप्लिकेट तपाईँले चाइनिस माल दिनुभएको होला दाजु मलाई ता एकदमै मनपरेन फेरि वाइरिङहरू पनि तपाईँले त्यो वायरहरू पनि एङ्करको भनेर त अर्कै दिनु भएछ त्यसको त लो ग्रेड भन्दा पनि लो ग्रेड छ दाजु मलाई त मन परेन त्यो वायरहरूको त क्वालिटी त एकदमै अन्त अब हेर्नुहोस् ल हामी यत्रो दुःख गरेर पैसा खर्च गरेर घरहरू बनाउँछौँ है अब त्यो घरहरू है त्यो उयसहरू गर्छौँ हामी वाइरिङहरू गर्छौँ अब वाइरिङको सामानहरू त राम्रो भयो भने पो त्यो घरहरू पनि जोगिन्छ त वाइरिङ यस्तो हेर्नुहोस् त तपाईँले डुप्लिकेट सामान दिएर त अन्त यस्तो आगोलागीहरू भयो भने त हामी त बर्बाद हुन्छौँ नि अन्त हाम्रो त सामानको त नोक्सान हुन्छ हुन्छ हाम्रो त जनधन पनि यहाँ नोक्सान हुने खालको पो समस्या आयो त दाजु हजुर तपाईँ त एकदमै तपाईँले त हामीलाई त लो ग्रेड भन्दा पनि लो ग्रेटको माल दिनुभएछ तपाईँले ताँबाको तार भनेर त तपाईँले त हो उयो के भन्छ मैले यस्तरी वायर काटेर हेरेको त कहाँ त्यो त्यो त्योभित्र त तपाईँको ताँबाको तारै छैन तपाईँको त त्यो त उइसको तार छ तपाईँको एकदमै त्यो लो ग्रेड क्वालिटी त्यो म भन्नु पनि जान्दिनँ त्यो के हो त्यो ब्रोन्ज हो कि के को तार हो तपाईँले दिनु भएको हो अन्त स्विच बोर्डबा आगो निस्किँदैछ मैले स्विच दबाउँदाखेरि आगोको झिल्काहरू निस्किन्छ अन्त त्यस्तो पाराले त हेर्नुहोस् हाम्रो घरमा नानीहरू पनि छ बुढापाकाहरू छ हामीलाई त अलिकति साह्रै पर्छ दाजु मलाई त तपाईँको एकदमै यो कुनै पनि तपाईँले दिनुभएको स्विच बोर्ड होस् भन्नुहोस् स्विच भन्नुहोस् वायरदेखि लिएर त्यो मेरो के भन्छ अर्थिङ गर्ने सामानहरूदेखि लिएर केही केही केही राम्रो दिनु भएको छैन तपाईँले इभन तपाईँले त्यो बल्बहरू धरी पनि राम्रो दिनु भएको छैन दाजु सबै मलाई एकदमै डुप्लिकेट माल लागेको छ त्यो सबै ल्याएर म तपाईँकै दोकानमा फर्काइदिन्छु है